अँ यो फुल रोप्नु गार्डनिङ गर्नु चाहिँ मलाई पहिलैदेखिको मन थियो है म सानोमा हुँदा पनि मेरो फुफूहरूले गरि बस्नहुन्थ्यो त्यसै कारणले मलाई पनि इच्छा लागेर मैले पनि रोप्छु अहिले घरमा तर त्यति बेसीमात्रामा नर्सरी नै भनेको होइन तर कम्तिमात्रामा तर घर घरलाई चाहिँ पुग्ने खालके रोप्छ हामी डिफरेन्ट डिफरेन्ट सिजनको अब फुलहरू हुन्छ हो हो त्यस्तोहरू चाहिँ रोप्छ हामी र यो गार्डनिङ गर्नुमा छुट्टै मजा छ किनभने फुलहरूसँग यस्तो इन्ट्याक हुनु हो अब केही काम नभएको बेलामा फुलहरू रोप्नु